मैले फर्स्ट प्रडक्ट चाहिँ दार्जिलिङको एउटा जय कम्प्लेक्स दोकानबाट चाहिँ एडिडासको जुत्ता किनेको थिएँ र त्यो जुत्ताको दाम चाहिँ धेरै नै महँगो थियो तर पनि त्यो जुत्ताको दाम भन्दाखेरि चाहिँ मलाई जुत्ता नै एकदम मन परेकाले गर्दामा चाहिँ यो जुत्ता अब मैले जसरी भए पनि म किन्छु भन्ने हिसाबले मैले दाम काम मिलाएर घर तिर फर्के है घरमा लिएर मैले मेरो परिवारलाई देखाउँदा परिवारले पनि एकदम राम्रो लिएछौ तर दाम अलिकति बेसी जस्तो लाग्यो ठिकै छ तिमीलाई कम्फर्टेबल भयो भने लगाऊ भन्ने कुरा गर्नु भयो र मैले साँच्चै नै कतै मैले बेसी त दाम हालिनँ भन्ने मलाई कस्तो कस्तो पनि भइराखेको थियो तर जे होस् मैले मन परेको जुत्ता पाएँ भनेर चाहिँ मैले त्यो जुत्ता लगाउनु थालेँ लगाउँदाखेरि मलाई त्यो जुत्ता यति साह्रो यति साह्रो कम्फर्टेबल भयो आहा मैले यस्तो महँगो किने पनि यो जुत्तामा चाहिँ एकदम यस्तो खाले कम्फर्टेबल फिल भयो मलाई राम्रो लाग्यो साथीहरूलाई पनि मैले देखाएँ साथीहरूले पनि भन्यो आहा कति राम्रो जुत्ता कहाँ किनेको कसको दोकानमा किनेको कतिमा लिएको भनेर सब सोध खोज गर्दा मैले फलाना फलाना दोकानबाट भनेर सबै भनिदिएँ है र अन्त एडिडासको जुत्ता रहेछ नि त अन्त एडिडासको त अन्त नाम एकदम राम्रो हो कम्फर्टेबल हुन्छ राम्रो हुन्छ भन्यो नि मलाई पनि एकदम मन परेर चाहिँ किनेको हो एकदम कम्फर्टेबल छ कति पल्ट लगाइसकेँ मैले जहाँ जाँदा पनि मलाई त्यही जुत्ता लगाउनु मात्र मन पर्छ अब सायद मेरो अब मन परेको चिज पनि भएर होला जुनै पनि प्यान्टमा एकदम कम्फर्टेबल हुन्छ त्यो लगाए पछि आफूलाई एकदम राम्रो खुलेको जस्तै अब मलाई अनुभव हुन्छ है साथीहरूले त कतिजनाले त आरिस पनि गर्छ पराइको त जुत्तै राम्रो भनेर भन्छ साँच्चै नै अब मलाई यो जुत्ता किनेर चाहिँ एउटा पनि पश्चताप भएन मैले महँगोमा किने भनेर म एकदम सन्तुष्ट छु अब यो जुत्तामा चाहिँ अब मैले पैसा हालेको अनुसार चाहिँ अब मैले अदा गरेँ कति पल्ट धोए तर अहिलेसम्म चिती भन्ने पनि एउटा लाग्दैन लेसहरू पनि एकदम सफ्ट टाइपको अझ पनि म त्यो जुत्ता युज गर्छु एकदम राम्रो लाग्यो मलाई यो जुत्ता